अङ्कल धेरै धेरै धन्यवाद मलाई घरसम्म ल्याइदिनु भएकोमा अङ्कल नभए त म यति बेला माथि हुन्थेँ होला एक्लै गाडी पर्खिरहेको गाडी पनि पाउँथिन यस्तो रातिउँधो त ठुलो हेल्प गरिदिनु भयो भनौँ भने त अहिलेको कुनै सेफ छैन छोरा छोरी बोजू नानी कोही पनि सेफ छैन अङ्कलले मलाई सेफली घर ल्याइदिनु भयो हो धेरै धेरै धन्यवाद ठुलै हेल्प गरिदिनु भयो अनि तपाईँ पनि राम्रोसँगले जानुहोस् ल अङ्कल